मैले एउटा अनलाइनबाट फोन किनेको थिएँ एमआई रेडमी त्यो चाहिँ मलाई एकदमै मनपऱ्यो जुन चाहिँ त्यसको फिचर्सको कुरा गर्नु पर्दा फिचर्सहरू पनि न्यू टेक्नो न्यू टेक्नोलजी अनुसारले नै बनाएको रहेछ र गेमहरूको कुरा गर्नु पऱ्यो भने एट जिबी ऱ्याम र गेमहरू पनि धेरै स्मुद चलिरहेको छ मज्जाले चल्दोरहेछ अनि यसको क्यामरा क्वालिटीको कुरा गर्नु पर्दा एक सय आठ मेगा पिक्सल तपाईँको धेरै राम्रो आउँछ पिक्चर क्वालिटीहरू अनि भिडियो क्वालिटीहरू पनि एकदमै राम्रो छ एक सय